हामीले पालन गर्ने चाडहरू चाहिँ हो पहिला चाहिँ हो दसैँ अनि दसैँको बेलामा चाहिँ हामीले के अरे जमराहरू पहिल्यैदेखिको नै उयो उमारेको हुन्छ अनि त्यतिखेर चाहिँ जमरा दसैँको दिनमा चाहिँ दसमीको दिनमा चाहिँ हामीले अनि त्यो दिन चाहिँ हामीले टिका लगाउँछ अनि पहिला टिका लगाउनु चाहिँ हामी पहिला हाम्रो घरको के अरे हजुरबा अनि हजुरआमाबाट लगाउँछौँ होइन अन्त लगाएर अन्त हामीलाई पैसा दिनु हुन्छ होइन त्यसको बादमा हामी आमा बाबाको हातबाट लगाउँछौँ त्यसको बादमा हामी रेडी सेडी भएर हामी आफ्नो मावली गाउँ जान्छौँ अनि मावली गाउँमा मजाले जान्छौँ अन्त हामीलाई टिका सिका लगाइदिनु हुन्छ अनि हामी खानाहरू खान्छौँ अब त्यतिखेर त अब हाम्रो नेपालीको सब भन्दा ठुलो चाडै दसैँ हो अनि त्यतिखेर त अब हाम्रोमा खसीहरू अब काटेको हुन्छ अन्त खसीहरू काटेको हुन्छन् हामी खसीको मासुहरू खान्छौँ हामी राति त्यही बस्छौँ अन्त हाम्रो दसैँको बेलामा हामी पुरा घुम्नु जान्छौँ हामी सबैजना दिदी बहिनी त्यतिखेर दसैँको बेला सबै हामी भेला भएको हुन्छ अनि दसैँमा गएर हामीले सबैको फुपूहरूकोमा जान्छौँ हामी मामा घरबाट आइसके पछि फुपूको घरमा गएर पनि टिका लगाउँछौँ होइन अन्त फुपूको घरमा चाहिँ जमरा पनि लगाइदिएको हुन्छ जमरा लगाइदिइ सके पछि चाहिँ अन्त मजाले जमरा अनि रातो टिका लगाइदिन्छन् हामीलाई दक्षिणा दिन्छ अन्त मिस्टी दहीहरू के के खाने हुन्छ अन्त हाम्रो सेकेन्ड पर्व चाहिँ हो अब दीपवाली तिहार होइन अन्त तिहारमा चाहिँ हामी पहिला अब देउसुरे कति एक एक हप्ता दुई हप्ता जस्तै खेलिरहेको हुन्छ पहिला चाहिँ भैलेनी आउँछ हाम्रो सबभन्दा भैलेनी होइन पहिला चाहिँ आउँछ हाम्रो काग तिहार आउँछ अन्त हामीले कागहरूलाई खानाहरू दिन्छौँ होइन अनि कागलाई पूजाहरू गर्छौँ अन्त कुकुर तिहारमा चाहिँ हामी कुकुरलाई भाले फुल अन्त फेरि थुङ्गे फुल सबले पहिल्यैदेखि रोपेको हुन्छन् त्यतिखेर भाले र अब भाले र पोथी भन्छ थुङ्गे फुलमा हामीले अब भाले फुल पनि हुन्छ पोथी पनि हुन्छ तर पोथी चाहिँ हामीले गाईको लागि राख्छ अनि भाले चाहिँ हामीले राख्छ कुकुरलाई भालेको मजाले फुल बनाइदिन्छ मजाले फुल लगाइदिन्छ कुकुरलाई अनि लगाइसके पछि चाहिँ अन्त हामीले त्यसलाई खाना साना दिन्छौँ अनि जान्छ त्यो कुकुर आफै जान्छ त्यो किनकि त्यो आफ्नो घरमा त पालेको हुँदैन त्यो भतुवा कुकुर हुन्छ अन्त चाहिँ आउँछ गाई तिहार हुन्छ गाई तिहारमा हामीले मजाले गाईलाई चराहरू लगाइदिन्छ होइन ए सरी यसरी मालाहरू लगाइदिन्छ मजाले थुङ्गे फुलको माला लगाइदिन्छ अन्त माला लगाए पछि हामीले चामलको टिका बनाएको हुन्छ पिठी पिठो मतलब कि कुटीकन अन्त मजाले टिका लगाइदिन्छ त्यो थुङ्गे फुलको उयोले टिका लगाइसके पछि चाहिँ अन्त हामी हामीले तिनीहरूलाई त्यो चामल कुटेर त्यसलाई भुटेर पोहा कि के भन्छ त्यसलाई त्यो बनाएर दिन्छ हामी मजाले खान्छ होइन त्यो अन्त त्यसको बादमा आउँछ भोलि पल्ट गाई तिहार आउँछ ल गाई के अरे के अरे लक्ष्मी उयो गाई पुज्ने दिनमा नै हुन्छ लक्ष्मी पूजा हुन्छ अनि त्यो दिन हामीले कहिल्यैदेखि भैलेनी सिकेको हुन्छ त्यहाँ भैलेनी गीत गाउँछ भैलेनी आयो आँगन भनी एकदम लामो गीत छ अनि लामो छ अनि मिठो एकदम रमाइलो चाड छ अन्त जसको बादमा हामी के अरे भोलि पल्ट गोरु तिहार हुन्छ गोरु तिहारको दिन पनि गोरुहरू घर जस जसको घरमा गोरुहरू हुन्छ त्यो त्यो तिहारहरूले लगाइदिन्छ अन्त हाम्रो गाउँमा त अब गाई गोरु हुन्छ त्यही भएर गोरु पनि थियो अन्त हामी लगाइदिन्थ्यो गोरु तिहारहरूमा टिका सिका लगाइदिन्थ्यो गोरुलाई माला साला लगाइदिन्थ्यो अन्त हामीले के भन्छ अन्त गोरु तिहार भइसकि सके पछि चाहिँ अन्त आउँछ भाइटिका अन्त हाम्रो सबै भाइ दाजु भाइ दिदी हामी सबै भेला हुन्छ त्यो एउटै घरमा लगाइदिन्छ हामीले चाहिँ टिका होइन अन्त बाबाको पनि आएको हुन्छ बाबाको पनि आएको हुन्छ अब त्यहाँ आफ्नो मान्छे दिदीहरू अन्त हाम्रो पनि आएको हुन्छ त्यहाँ अन्त हामी सबै दिदी बहिनी मिलेर भाइलाई टिकाहरू लगाइदिन्छौँ होइन अनि खाना साना दिन्छ मजाले फुल मजाले सयपत्री फुलको माला छड्के पाराले अन्त अन्त हामीले सेलरोटीहरू पोलेको हुन्छ त्योहरू दिन्छ अन्त त्यसको बादमा हामी राति अन्त हामी त्यो दिन भाइटिकाको दिन चाहिँ एकदम पुरा कौडीहरू खेलेको हुन्छ कौडीहरू पुरा खेल्छ हामी होइन अनि त्यसको बादमा कति महिना बाद चाहिँ आउँछ बुद्ध जयन्ती अनि बुद्ध जयन्तीमा पनि अनि हामी त जान्छ बिहान गुम्बा अनि मजाले पूजा सूजा गरीकन अन्त हामी आईकन यहाँ के अरे एकछिन घरमा बसेर खाना साना खान्छौँ अनि हामी जान्छौँ रेलीको लागि रेलीमा गाउँ डल्लै भटपाडा गाउँ डल्लै घुमायो घुमाईकन फेरि गुम्बामा ल्याईकन हामीलाई वाङहरू दिन्छन् एकदम मजा आउँछ अनि बेलुका प्रोग्राम हुन्छ अनि त्यो प्रोग्रममा एकदम रमाइलो गर्छौँ हामी अन्त हाम्रो नेपालीको चाड एकदम रमाइलो हुन्छ